हेलो मेनुका के भन्छ मो बुकिनबारी कालचिनबाट बोलेको हो मलाई चाहिँ के भन्छ चाइनिज अर्डर चाहिएको चाइनिजमा चाहिँ मोमो थुक्पा चौमिनहरू जे जे आउँछ त्यो त्यो चाहिँ मलाई दिनु पर्यो हो अन्त त्याँदेखिन् खानाहरू चाहिँ चाइनिज डिस चाहिँ एकदमै राम्रो हुनु पर्यो मेरो दुई चारजना साथीहरू पनि आएको छ हो तिनीहरूको लागि मैले एकदम चटक्क परेको बनाएर चाहिँ ल्याउनु पर्यो तिमीले पठाउनु पऱ्यो